मेरो गाउँदेखि नजिकै पर्ने चाहिँ त्यस्तो थुप्रै विशेष स्थानहरू छ जसमा म एक दुईवटाको नाम लिन्छु है त्यसमा चाहिँ भयो डेलो अनि दुर्पिन त्यहाँदेखिको एउटा चिल्ड्रेन पार्क छ त्यहाँदेखि बजारमै बजारको बिचैमा भएको चाहिँ एउटा इन्डस्ट्रियल पार्क भनिन्छ त्यो छ अनि डेलोमा चाहिँ हामी कहिलेकाहीँ कोही बेला घरमा परपाहुनाहरू आएको बेलामा होइन घुमाउनु लाने गर्छौँ त्यहाँनिर चाहिँ एकदमै राम्रो प्राकृतिक दृश्यहरू छ रमाइलो ठाउँ छ फुलहरू चारैतिर फुल फुलेको एउटा पार्क नै छ होइन चारैतिर फुल फुलेको बस्ने राम्रो राम्रो हावा घरहरू त्यसमा अब छाना पनि लगाइएको पानी पऱ्यो भने पनि अब बस्नु सक्ने र त्यहाँनिर जाँदा चाहिँ हामी घरबाटै खानाहरू बनाएर लग्यौँ भने पनि़ त्यो हावा घरहरूमा बसेर खानु सक्छौँ होइन त्यसले गर्दाखेरि हामी बेलाबेला रमाइलोको लागि त्यहीँनिर जान्छौँ अनि दुर्पिनमा चाहिँ यो चाहिँ आर्मी एरिया हो त्यहाँनिर दुइटा आर्मीहरूको स्कुल पनि छ एउटा आर्मी पब्लिक स्कुल अनि अर्को केन्द्रीय विद्यालय त्यो परिसर चाहिँ एकदमै सफा छ जब हामी कालेबुङ टाउनदेखि उकालो लाग्छौँ दुर्पिन जानको लागि र एउटा चन्द्रलोक भन्ने ठाउँमा पुगेपछि अलिकति गइसकेपछि त्यहाँदेखि आर्मी एरिया सुरु हुन्छ र आर्मी एरिया सुरु हुनसाथ एकदमै सफा होइन बाटोको दुईपट्टि मिलाएर फुलहरू रोपिएको ठुल्ठुलो रुखहरूलााई पनि मज्जाले चुनाहरू लगाएर डेकोरेसन गरेर राखेको इँटाहरू लगाएर हिँड्ने सान्सानो बाटोहरू बनाएको एकदमै राम्रो ठाउँ छ र अलिकति माथि गइसकेपछि चाहिँ एउटा ठुलो मैदान ग्राउन्ड पनि छ दुर्पिन ग्राउन्ड भनिन्छ त्यसको माथिल्लोपट्टि चाहिँ एउटा ठुलो गुम्बा छ जो चाहिँ अब एकदमै प्राचीन गुम्बा हो त्यहाँनिर चाहिँ बौद्ध धर्मलाई पछ्याउनेहरू गएर बुद्ध जयन्तीहरूमा बत्तीहरू बाल्ने काम गर्छ होइन अरू नै पनि अब अरू नै हिन्दू समुदायकोहरू पनि त्यहाँनिर गएर दर्शन गर्ने होइन म्हानेहरू घुमाउने कामहरू गर्छ अनि दुर्पिनको एकदमै अर्को ठुलो विशेषता चाहिँ के छ भन्दाखेरि त्यहाँनिर एउटा सानो भ्यू पोइन्ट छ जहाँबाट हेर्दाखेरि चाहिँ हामी तल टिस्टा रङ्गीतको दोभान पनि देख्छौँ अनि सिलगढी जाने हाम्रो कालिम्पोङदेखि सिलगढी जाने रोड जुन चाहिँ छ त्यो पनि देख्छ टिस्टामाथि माथि टिस्टा नदी पनि देखिन्छ होइन एकदमै सुन्दर प्राकृतिक छटाले भरिएको ठाउँ छ दुर्पिन त्यहाँदेखि हामी बारम्बार गइरहने बारम्बार गएर बिसाउने बस्ने ठाउँ भनेको चाहिँ इन्डस्ट्रियल पार्क हो चिल्ड्रेन पार्क पनि छ जहाँनिर चाहिँ अब मसिनो नानीहरूलाई लगेर खेलाइन्छ तर इन्डस्ट्रियल पार्कमा पनि अहिले भर्खरैदेखि चाहिँ त्यहाँनिर नानीहरूलाई खेल्ने सामाग्रीहरू पनि राखेको देखेँ मैले अनि त्यहाँनिर अब ओल्ड सिटिजनहरूलाई बस्नको लागि अलग्गै एउटा हावाघर बनाइएको छ हो त्यसमा चाहिँ ओल्ड सिजि सिटिजनहरू मात्रै बस्छन् है अनि त्यहाँनिर पनि पार्क हो त्यो पनि अन्त त्यहाँनिर चाहिँ अब बस्ने चेयरहरू छ बेञ्चीहरू छ अनि बजारमा केही कामले गएर हामीलाई अफिसतिर केही कामले जाँदाखेरि एकछिन पछि एक घन्टा आधा घन्टा बादमा आउनु भनेर भन्यो भने चाहिँ त्यहाँनिर गएर बिसाउने होइन अनि कोहीबेला नानीहरूलाई पनि छुट्टीमा लिएर गएर त्यहाँनिर खेलाउने एकदमै राम्रो ठाउँ छ त्यहाँनिर चाहिँ अब बजारको हल्लाखल्ला पनि त्यहाँनिर हुँदैन शान्त रमणीय रमाइलो ठाउँ छ र त्यहाँनिर चाहिँ अब बारम्बार जान्छौँ हामी त्यहाँ जानको लागि चाहिँ अब कुनै गाडीहरू लिएर जानु परेन हामी बजार गएकै अवसरमा एकछिन गएर इन्डस्ट्रियल पार्कमा बसेर जाउँ भन्दाखेरि पनि भयो होइन कोही साथीभाइहरू भेटघाट गर्नु छ भने पनि इन्डस्ट्रियल पार्कमा आऊ है भनेर त्यहीँनिर बसेर गफगाफ गर्दाखेरि पनि भयो र यो पार्क चाहिँ हाम्रो कालेबुङ बजारको शान नै भनौँ होइन अरू कुनै पनि बजारमा सायदै बजारकै बिचमा यति खुल्ला ठाउँ यत्रो ठुलो पार्क छ जस्तो मलाई लाग्दैन तैपनि अब हाम्रो कालिम्पोङमा चाहिँ अब छ र अब मलाई अब रमाइलो पनि लाग्छ हाम्रो कालेबुङमा चाहिँ यस्तो पार्क पनि छ है भनेर र हामी त्यहाँ चाहिँ बारम्बार जाने गर्छौँ त्यहाँ भित्र चिया पनि बेचिराखेको हुन्छ कोही बेला साथीहरूसँग बसेर चियाहरू खाँदै विशेष गरेर चाहिँ हामी ठन्डा महिनामा चाहिँ त्यहाँनिर गएर घाम पनि ताप्ने होइन चियाहरू खाने गफगाफ गर्ने साथीहरू भेला हुने गर्छौँ बर्खाको बेलामा चाहिँ त्यति गइँदैन